हेलो मैले कल गरेर मैले तपाईँलाई कल गर्नु भएको थियो जो कि तपाईँले जुन चाहिँ खाना अस्ति मैले जुन चाहिँ अस्ति खाना मगाएको थियो प्लस त्यहाँ अब कुपनहरू पनि पाएको थियो र अनि मैले तपाईँलाई फेरि म अडर गर्दैछु र त्यो मेरो साथीहरू थुप्रो छ मेरो घरमा अब बर्थ डे पार्टीहरू छ साथीहरूले गर्दाखेरि अब म फेरि त्यहाँ जाँदै तपाईँहरूको त्यहाँ आउँदैछु जुन चाहिँ मैले कुपन जुन चाहिँ कुन जुन चाहिँ त्यसमा मैले कुपन पाएको छ र त्यो म युज गर्नु पाउँछ घरि अब युज गर्नु पाउँछ अब यो सेकेन्ड टाइम जाँदाखेरि अब गर्नु पायो भने चाहिँ राम्रो हुन्छ किन भन्दाखेरि अब त्यस अब कुपन युज गर्नु पायो भने चाहिँ अब तपाईँहरूलाई राम्रो अब हामी प्लस पछि पनि गयो भने साथीहरूसँग अब यो साथीहरूसँग फेरि तपाईँहरूकोमा गयो भने अब तपाईँहरूलाई पनि अब प्रफिट हुन्छ प्लस हामीलाई पनि अब खानाहरू राम्रो तपाईँहरूको त्यहाँबाट खानाहरू राम्रो आउँछ त्यही त्यही लागि चाहिँ त्यही लागि चाहिँ अब यो कुपन फस्दा रहेछ मेरोमा आएको थियो त्यो लागि चाहिँ म तपाईँसँग कन्ट्याक्ट गर्दैछु अनि यो तपाईँलाई भन्दैछु पाउँछ भने चाहिँ म आऊँ म मगाउँदछु म तपाईँको त्यहाँबाट फेरि खाना यो गर्दै गर्दैछु र

त्यहाँ खेरि भन्दाखेरि अब बर्थ डे पार्टी हो अब ठुलै धेरै नै अब खानाहरू अडर गर्छ र हामी सबैजनाले हाम्रोहरू यता सो त्यही लागि चाहिँ अब तपाईँसँग कन्ट्याक्ट गर्दैछु त्यो लागि अन्त त्यहाँखेरि भन्दाखेरि अब हाम्रो साथीहरू थुप्रो छ न भनेको नि होला अब आठ नौजना जस्तो त सो त्यो लागि चाहिँ खाना अडर गर्दैछु बर्थ डे पार्टीहरूको लागि सो साथीहरू पनि अब आएको छ अब रात पर्छ त्यसै त्यो लागि छ खाना अडर गर्दैछु प्लस किन भन्दाखेरि त्यहाँबाट भन्दैछु कि तपाईँहरूको त्यहाँको खाना राम्रो हुन्छ क्वालिटीहरू राम्रो छ खानाको त्यही भन्छु अब मैले टेस्ट गरेर हेरेको त्यहाँको खाना द्याट्स वाइ म त्यहाँबाट अडर गर्छु भन्दैछु साथीहरूको लागि पनि अनि र मैले अस्ति जुन चाहिँ कुपन पाएको थिएँ त्यो दुइवटा पाएको थियो दुइवटा पाएको थियो कि अस्ति जुन चाहिँ मैले खाना मगाउँदाखेरि दुइवटा कुपन पाएको थियो र त्यो चाहिँ म अब तपाईँलाई त्यो चाहिँ म अब अहिले युज युज गर्नु जान्छु तपाईँहरूको त्यहाँ रेस्टुरेन्टमा त्यो मैले त्यो कुपन युज गर्नु पाउँछ त्यहाँ तपाईँहरूको रेस्टुरेन्टमा त्यही लागि त्यो कुपन युज गर्नु पायो भने चाहिँ म म खा म त्यहीँबाट अडर गर्छु हुन्छ भने गर्छु ब बट कतिवटा छ त्यहाँको कोही खानाहरू राम्रो हुन्छ त्यो लागि सो म तपाईँलाई त्यहाँ सो म त्यहाँ खाना अडर गर्नु जाँदैछु र म तपाईँहरूको त्यहाँ खानाको डेलिभरी छिटो हुन्छ छिटो भएकोले छिटो भएको कारणले गर्दाखेरि चाहिँ अब हामी यहाँ छिटो छिटो चाहेको छ द्याट्स वाई चाहिँ अब तपाईँको तपाईँको रेस्टुरेन्टबाट मगाउँदैछु सो झट्टै भन्दा झट्टै आइदिनु